दैनिक कुराकानीमा प्रयोग गरिने नेपाली भाषाका केही सामान्य वाक्यांश र तुक्काहरू गर्भको र सर्वको बात कोही जान्दैन घर साँढे वन बिरालो चिप्ले मुखको धमिलो पेट छाता ओढ्नु घाममा हिरा फोर्नु घाममा तातै खाऊँ जली मरौँ र तुक्काहरू हुन् र तुक्काहरू आगो हुनु आँखाको पुतली हुनु आङ्मा घाम लाग्नु आँखा चिम्लनु इतिश्री हुनु